एमाजनबाट मैले दार्जिलिङका लेखक लेखनाथ छेत्रीको फुलाङ्गे मगाएको थिएँ फुलाङ्गे एउटा नेपाली भाषामा लेखिएको उपन्यास हो यो उपन्यास चाहिँ दार्जिलिङ का मानिसहरूको जीवन कथामाथि आधारित रहेछ पढ्दाखेरि एकदमै सुन्दर लाग्यो यो किताबले दार्जिलिङको बारेमा त बताउँछ नै दार्जिलिङका मानिसहरूले भोग्न परिरहेका समस्या दुःख उनीहरूको सङ्घर्ष बारेमा पनि बताउँछ लेखकले बडो सुन्दर ढङ्गले दार्जिलिङमा चलिरहेको छुट्टै राज्य गोर्खाल्यान्डमाथि यो उपन्यास लेख्नुभएको रहेछ पढ्दाखेरि दार्जिलिङ ले गरिरहेको सङ्घर्षबारेमा यसले धेरै जानकारीहरू दियो सुन्दर भाषाशैलीमा सुन्दर पदावलीमा सुन्दर कथाहरू चाहिँ यो उपन्यासमा समेटिएको रहेछ सुरूमा पढ्दा सामान्य लागे पनि पढ्दै जाँदा पढ्दै जाँदा किताबले धेरै गोर्खाल्यान्डको आन्दोलनमाथि दार्जिलिङका मानिसहरूमाथि गोर्खा जातिमाथि धेरै किसिमका जानकारीहरू उपलब्ध गराए लेखकले पक्कै पनि यो किताब भारतभरि छरिएका गोर्खाहरूले गरिरहेका सङ्घर्षमाथि सङ्घर्ष चाहिँ उजागार होस् भनेर लेख्नुभएको हो कि भन्ने लाग्यो

यसको कभर पनि एकदमै सुन्दर बनाइएको छ छापा पनि एकदम राम्रो छ टङ्कन पनि एकदम राम्रो छ सेटिङ पनि सुन्दर छ पक्कै पनि यो किताब ले चाहिँ सबैलाई मनोरञ्जन मात्र नदिएर जीवनको बारेमा जातिको बारेमा विशेष गरी गोर्खा जातिको बारेमा दार्जिलिङको बारेमा यहाँको रहनसहनको बारेमा यहाँको आन्दोलनको बारेमा यहाँका अन्तर द्वन्द्वको बारेमा उतारचढाउको बारेमा यस्तै धेरै कुराहरू बताउँछ जुन चाहिँ अरू उपन्यासहरूमा उति देखिँदैन बडो मनोयोगले र खोज गरिकन लेखिएको यो उपन्यास रहेछ

खास गरी सत्ता र शक्तिबिच दबाएको सपनाको कथा रहेछ फुलाङ्गे यसका चरित्रहरू चाहिँ सत्ताले निर्माण गरेका कठपुतलीहरू रहेछन् दार्जिलिङलाई कठपुत कठपुतली हुन खासमा कसले होला अभिशप्त गर्यो राजनीतिले गर्यो कि यहाँको नेतृत्वले गर्यो कि यहाँको परिवेशले गर्यो कि यस बारेमा पनि यहाँ कथा पाइन्छ खास गरी यसको उत्तर उपन्यासमा भएका सरल पात्रहरू मा छ किनभने सामान्य किसिमको पात्रहरू खडा गरेर गाउँले पात्रहरू खडा गरेर पात्रको मार्फत् चाहिँ कथा बनिएको यहाँ रहेछ यसलाई ऐतिहासिक सङ्घर्षका भौँप्वाल देखाउने आख्यान भन्न मिल्ने रहेछ दार्जिलिङे सङ्घर्षको दस्तावेज भनेर पनि यसलाई मान्नसकिने रहेछ छुट्टै राज्य गोर्खाल्यान्डको आन्दोलनको चाहिँ यो एउटा समाजशास्त्रीय अध्ययन हो भने पनि यसले बुझाउने रहेछ नेपालको साङ्ग्रिला बुक्स र इन्डियाको साङ्ग्रिला बुक्स दुवैले नेपाल भारत दुवैतिर वितरण हुने गरी यो किताब छापिएको रहेछ सङ्घर्षका कथा सजिलोसँगले भुल्न सकिँदैन तर यो किताब पढ्दा चाहिँ एकदमै सरल ढङ्गमा सबैले बुझ्ने किसिमको भाषाशैलीमा उम्दा किसिमले कथा बुनेका रहेछन् लेखकले पक्कै पनि लेखकले यो कथा भन्नको लागि गाउँ गाउँ घुमेर पुराना आन्दोलनकारीहरूसँग बसेर सोधीखोजी गरेर त्यति खेरको समयलाई दुरुस्तै लिने गरी टिक्ने गरी चाहिँ कथा भन्नको लागि यो किताब लेखेको रहेछ भन्ने लाग्छ एकदमै रिसर्च बेस किताब लेखकले भनेका पनि रहेछन् कि जतिवटा आन्दोलन भयो दार्जिलिङमा सबै आन्दोलन असफल भयो तर किन असफल भयो त नेतृत्व र जुन सरकारसँग चाहिँ द्वन्द्व गरेको थियो जुन सरकारसँग चाहिँ छुट्टै राज्य गोर्खाल्यान्डको माग गरेको थियो त्यस हिसाबमा चाहिँ यो आन्दोलनले न्याय पाएन भन्ने किसिमले उपन्यासकारले भन्नुखोजेका रहेछन् जति पनि आन्दोलन भयो दार्जिलिङमा सबै असफल भयो सफल भएन भनेर नै यसको नाम फुलाङ्गे राखेको रहेछ फुलाङ्गे त्यसै पनि बोट चाहिँ हुर्किने तर फुल पनि लाग्ने तर फल चाहिँ नलाग्ने भनेर नेपालीमा एउटा उक्ति छ फुलाङ्गे भनेर भन्छौँ त्यही फुलाङ्गेलाई नै दुरुस्तै मेटाफरिक के रे अर्थ लागिने गरी त्यसको विभिन्न किसिमको अर्थ लाग्ने गरी चाहिँ उपन्यास लेखिएको रहेछ लेखनाथ छेत्रीले दार्जिलिङे कथा चाहिँ सुगमसँगले सुन्दरसँगले भारतीय पाठकमा पुर्याउनु पुग्नुपर्छ भन्ने ध्येयले लेखिएको भनिसके पनि भए पनि यो किताब पढ्दाखेरि बुझिन्छ विभिन्न किसिमको च्याप्टरहरूमा सिलसिलाबद्ध ढङ्गले आफ्नो कथा बुनेका रहेछन् भनेका रहेछन् किताब त राम्रो छँदैछ तर यसको बुनोट पनि किताबको छपाइ पनि एकदमै पाठकमैत्री रहेछ हलुका हुने किसिमले सुन्दर बुनोटमा आवरणमा निकालिएको यो किताब रहेछ र एकदमै सुन्दर छ यो किताब सबैले पढ्नुपर्ने पढ्नसक्ने किताब रहेछ भन्ने मलाई लागेको छ